हजुर यो तपाईँले भन्दा एकदम ठिक हो पहिला पनि मेरो मनमा चाहिँ यही क्वेसन थियो कि लाइक क्यान्सर भयो भने चाहिँ क्यान्सरको चाहिँ अब हामीले नर्मली भन्दा क्यान्सर क्यान्सर छैन भन्थ्यौँ है तर कतिवटा क्यान्सर चाहिँ हामीले सर्भाइभ गर्नु सक्दो रहेछ किनभने म उता क्यान्सर हस्पिटल सात महिना बसेर आएको त्यो हुँदा चाहिँ मेरो पापाको चाहिँ ओरल क्यान्सर भएको थियो ओरल क्यान्सर भएर चाहिँ सात महिना बस्दा चाहिँ अहिले पापा चाहिँ ब्याक टु नर्मल लाइफमा आउनु भएको छ है अब जस्तो हामी नर्मल मान्छे बस्छ तर मैले यो सोचेको पनि थिइनँ कि पापा नर्मल लाइफमा फर्केर आउँछ मलाई चाहिँ लाग्थ्यो कि पापा इन्फेक्टेड बडी लिएर बसेको हुन्छ होला सायद अब छेउमा जाँदा इन्फेक्सनहरू हुने चान्सेस हुन्छ होला तर अहिले हाम्रो पापा चाहिँ एकदमै नर्मल हुनुभएको छ मजाले खाना खानुहुन्छ नर्मल हामी जस्तै एकदमै ब्याक टु नर्मल लाइफै छ त्यसमा चाहिँ